हजुर हामी साथीहरूको समूह वा अन्य सवारहरूसँग बाइकिङ यात्रामा गएका छौँ अनि हामीले यो यात्राको तयारी चाहिँ कसरी गरेका छौँ भने हाम्रा साथीहरू जतिजना हामी यात्रामा गइरहेका छौँ हाम्रा सबै साथीहरू कतिजना धेरै नजिकका छन् अन्त अनि कतिजना धेरै टाढाका छन् त्यसै कारणले हामीले सबैजनालाई एउटा भेट्ने एउटा जुन चाहिँ पोइन्ट हामीले दिएका छौँ अनि हामी सबैजना साथीहरू टाढा नजिकका साथीहरू एउटै ठाउँमा चौरस्तामा भेट भएर हामी यात्रा सुरु गर्ने हामीले सोचेका छौँ अनि हामी हाम्रा प्लानिङ्सहरू हाम्रा योजनाहरू कस्ता प्रकारका छन् भने हामी सबैजना साथीहरूसँग बाइकिङमा हामी दार्जिलिङ भएर घुम हुँदै अनि त्यहाँबाट सुकिया पोखरी हुँदै त्यहाँ त्यहाँदेखि हामी त्यहाँदेखि हामी माने भन्ज्याङसम्म जाने हामीले योजना गरेका छौँ अनि हामी यात्राको बिचमा बाटोमा सुकिया पोखरीमा हामी खाजा त्यहीँ त्यहीँनिर नै लिने हामीले योजना गरेका छौँ अनि हामीले यो प्लानिङ कसरी आफ्नो जसरी भन्नु पर्दा हामी म कुनै प्रकारको व्यस्त समयमा थिइनँ तरै पनि हामी सबैजना फ्री नै थियौँ त्यही कारणले हामीले यो कार्यक्रमको समय निकाल्न सफल भएका थियौँ धन्यवाद